हेलो हजुर हजुर मेरो दोकानमा जे पाइन्छ जे पनि के चाहिएको छ तपाईँलाई ए सबै छ सबै एभाइलेबल छ हजुर सब रिटेल प्राइजमा पाउँछ होलसेलमा पनि धेरै लानेलाई त म मिलाएर दिइहाल्छु अँ बासमती राइस छ पुलाव राइस छ बिरयानी राइस छ भेराइटिस छ रत्न चामल छ बासमती छ केआरटी छ केआरटीको केआरटीको कति केजीको बोरा पच्चिस छब्बिस केजीको छब्बिस केजीको खास रिटेल प्राइस त थ थर्टिन हन्ड्रेड हो म तपाईँले अब लिनुहुन्छ भने चाहिँ टुवेलभ इलेभेन फिफ्टीमा दिन्छु हजुर त्यो त अब तपाईँ मोटो चिनी छ मसिनो चिनी छ कुन चाहिँ प्याकेटको हो कि खुल्ला चिनी हो भन्नुपऱ्यो प्याकेटको चाहिँ अलिकति महँगो पर्छ हजुर फिफ्टी रुपिस हजुर डेलिभेरी त्यो हामी अँ गर्छौँ छ सिस्टम हजुर तपाईँलाई के के चाहिएको त्यो चाहिँ मलाई एउटा लिस्ट तपाईँले भनेर पठाइदिनु पऱ्यो म हेरेर अन्त अलिक टाइम चाहिँ लाग्छ हजुर के के चाहिन्छ हजुर सबै छ कच्ची घानी छ फर्च्युन छ सनफ्लावर छ किङ्गस छ गोकुल छ सबै एभाइलेबल छ कच्ची घानीको हजुर हजुर बिस्किट छ भुजियाहरू छ जुसहरू छ जे पनि छ आइस्क्रिमहरू छ सबै हजुर सब्जीहरू चाहिँ राख्दैन हाम्रो भ्या उयो छ सुमो गाडी छ सानो ऱ्याप उयो छ हजुर हजुर हमेसा मलाई चाहिँ वाट्सएप गरिदिनुहोस् तपाईँलाई के के चाहिन्छ बिहान म दस बजी खोल्छु बेलुका सात बजीसम्म हजुर सनडे चाहिँ बन्द हुन्छ मेरो फुल क्लोज हुन्छ हजुर तपाईँलाई कहिलेसम्म चाहिएको त्यो चाहिँ तपाईँले मलाई पहिल्यै भन्नुहोस् किनकि मेरो यहाँ उयो स्टाफ कम्ती छ कि त्यसले गर्दा चाहिँ मैले सबै उयो गर्नुपर्छ छुट्टीमा छ त्यसलाई चाहिँ मैले बोलाउनु पऱ्यो मरो यहाँ दोकान ठुलो उयो होल्सेल दोकान छन् त्यसले गर्दा चाहिँ मान्छे बेसीले गर्दा चाहिँ यहाँ म एक्लै गर्नु सक्दिनँ हजुर तपाईँले मलाई आजै बेलकासम्म लिस्ट पठाइदिनु पर्छ हजुर